दार्जिलिङ महाकाल मन्दिरको जुन एउटा ऐतिहसिक स्थल है दार्जिलिङमा अवस्थित महाकाल मन्दिर र उक्त महाकाल मन्दिरसँग दार्जिलिङको नाम पनि जोडिएको छ है कारण आजभन्दा धेरै वर्षअगाडि जब सि सिक्किम एउटा राजाको अधीनमा थियो तब उक्त राजा राजा नामग्यालले चाहिँ आफ्नो प्रधान सैनिक दुर्जेलाई चाहिँ दार्जिलिङ पठाएर अहिलेको जुन उक्त महाकाल डाँडा छ उक्त महाकाल डाँडामा चाहिँ एउटा गुम्बा बनाउनु भनेर चाहिँ अन्य सेनाहरूसँग चाहिँ आफ्नो मुख्य सेनापति दोर्जेलाई चाहिँ सिक्किमको राजा नामग्यालले चाहिँ दार्जिलिङ पठाएको थियो र उक्त टोली सिक्किम राज्यबाट आएको उक्त टोली चाहिँ अहिले महाकाल मन्दिरस्थित उक्त ठाउँमा चाहिँ बसेका थिए अनि दोर्जे भनेपछि उक्त सेनापति अनि भोटिया भाषामा भोटिया भाषामा ल्यान भनेको चाहिँ ल्यान्ड ठाउँ भूमि है अनि त्यो दोर्जिया ल्यान दोर्जेल्याङ भएको कारणले गर्दाखेरि चाहिँ उक्त जुन एउटा त्यो एउटा सेनापतिको नाम अनि उक्त भोटिया भाषाबाट ल्याङ भन्ने ल्यान्ड अथवा क्षेत्र एउटा भूमिलाई ल्यान्ड भनेको कारणले गर्दाखेरि चाहिँ दार्जिलिङको नाम पनि दोर्जेल्याङ भनेर चाहिँ रहेको एउटा ऐतिहासिक तथ्य छ